तिम्रो नाम के हो तिमीले खाना खायौ त्यो कप कसको हो त्यो फोन कसको चलाएको त्यो इयरबडको दाम कति हो यो पर्फ्युमको दाम कति हो यो नोटबुकको दाम कति हो यो चप्लीको दाम कति हो यो जुत्ता कसको हो यो छाता कसको हो यो पर्दा कसले किनेर ल्याएको यो किचेन कसैको हो यो वाटर बोतल कसको हो तिम्रो एज कति हो तिम्रो नङ के भएको तिम्रो खुट्टालाई के भयो यो छाता कसको हो यो बेड कसको हो यो पिल्लो कभर कतिमा किनेको यो पेनको टोप्रा कसको हो यो पने कतिमा किनेको यो पेनको दाम कति हो यो इयरबड कसको हो यो वाइवाई कसरी हो यो ब्ल्याङ्केट कसरी हो यो बुट कसको हो यो बुटको दाम कति हो यो चार्ट पेपरको दाम कति हो यो मिठाईको दाम कति हो यो बल कतिको हो यो फुटबल कसको हो यो फुटबलको दाम कति हो यो जर्सीको दाम कति हो